ए धने दाजुको उयो माछा दोकान हो ए त्यही त ए तपाईँकोमा लोकल माछाहरू पाउँछ हजुर हजुर घरमा पनि पाल्नुहुन्छ हजुर घरमा पनि पालेको छ ए खास राम्रो चाहिँ कताको छ राम्रो खाले कताको छ हौ मलाई चाहिएको छ दुई तिन किलो हौ यता पाहुना आउने कि अनि अलिक राम्रो कुन चाहिँ कत्ले नै हुन्छ कि म त घरमा पालेको ए हुन्छ त्यसो भए मलाई तिन किलो जस्तो पठाइदिनु होस् न पठाउनु सक्नुहुन्छ यसो घरमा ए हुन्छ नि त्यो त भइहाल्छ नि अब हजुर हजुर हजुर हजुर हुन्छ त्यो म अहिले कति पाहुना आउनुहुन्छ कि अनि कतिले अब फ्रेस माछा खान्छन् कतिले अब त्यही कुखुराहरू खान्छ म त्यो विचार गरेर फेरि पठाउ मगाउँछु पठाइदिनु होस् ल

हजुर हजुर चल्छ नि हौ त्यसरी राख्नुभयो भने तपाईँले झन् त्यसरी होम डेलिभरीहरू गरिदिनु हुँदोरहेछ कि पुरा चल्छ कतिले अब माछा खान्छन् कतिले कुखुरा कतिले खसी हो हजुर हजुर हजुर त्यसरी त राम्रो हो त हुन्छ मलाई पठाइदिनु होस् ल म तपाईँलाई कति लाग्छ त्यो सबै दिन्छु कि तपाईँ आफै आउनुहुन्छ मेरो घर अलिक तल पर्छ हुन्छ म पाएपछि तपाईँलाई फेरि कल गर्छु नि ल ए हुन्छ हुन्छ थ्याङ्क्यु राखेँ ल